हाम्रो भारतीय स्वास्थ्य सेवा पनि त राम्रो छ गाउँ गाउँमा हेल्थ सेन्टरहरू खोलिदिएको छन् साना साना प्राइमेरी सेन्टरहरू हेल्थ सेन्टरहरू खोलिदिएको छ तर त्यसमा धेरै चुनौतीहरू पनि छन् हाम्रो हप्तामा तिन दिन मात्रै आउनुहुन्छ डक्टरहरू हो अरू बेला कसै बिमार हुँदाखेरि हामीलाई धेरै टाढो जानुपर्छ अलिक ठुल ठुलो बिमारीहरू जस्तै क्यान्सर टिबीहरूको लागि चाहिँ हामीलाई धेरै टाढो गएर त्यसको चेक चेकअपहरू गर्नुपर्छ यहाँनिर सानसानो बिमरीको मात्रै उयोहरू देखरेख गर्छन् उनीहरूले जस्तै प्रेसर सुगरहरूको अरू अरू नानीहरूको स्वास्थ्यहरूको मात्रै उनीहरूले हेर्नुहुन्छ हामीलाई धेरै असुबिस्ता पनि हुन्छ यसको लागि याहाँ ठुल ठुलो हेल्थ सेन्टर नभएको कारणले गर्दाखेरि